मलाई याद भए अनुसार दार्जिलिङ जिल्लमा फरक पार्ने वा उपकार गर्ने त्यो किसिमको संस्थाहरू चाहिँ सामुदायिक संस्थाहरू चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ रोटेरी क्लब हु केयर्स रेड क्रोस सोसाइटी अनि अरू पनि गैर संस्कार सरकारी संस्थाहरू छन् होइन जस्तै र चाय प्रोजेक्ट भन्ने छ एउटा कम्युनिटी हेल्थ एड्भान्स इनिसियेटिभ त्यो यिनीहरूले चाहिँ स्पेसियली स्यानिटेरी एन्ड ड्रिङ्किङ वाटर फेसिलिटिजको बारेमा कुरा गर्छ अनि तिनीहरूले मान्छेहरूलाई त्यो बेनिफिट पनि दिइरहेको छ किनभने म मेरो आफ्नै गाउँमा पनि देखेको छु त्योहरू नै एउटा कुरामा अँ यो अपार्ट फ्रोम द त्यो अब अरू संस्थाहरूदेखि लिएरै हो नन गभर्नमेन्टल अर्गनाइजेसन्सको कुरामा अ अभ्यस्लि नै यी जस्तै अब रेड क्रस सोसाइटिसहरू छ रेड क्रस सोसाइटीले रेड क्रस सोसाइटीले नोट अन्ली फर द हेल्थ हेल्थ कन्सर्नको बारेमा कुरा गर्छ यिनीहरूले यिनीहरूले जस्तै कम्युनिटी अवेरनेसको कुराहरू भयो यिनीहरू गरिरहेको हुन्छन् इच्स अवेरनेस होइन टिबी अवेरनेस अन्त त्यो एकदमै सकारात्मक हो अनि त्यो त्यो जुन स्टेप्सहरू इनिसियेटिभ्सहरू यिनीहरूले लिन्छ त्यो एकदमै सकारात्मक हुन्छ समाजका लागि हजुर अनि मैले वृद्धाश्रम बाल बाल हेरचाह गर्ने पालन पोषण गर्ने घरहरू क्रेच हाउसेसहरू मैले देखेको छु मेरो वरिपरि अनि मैले मेरो घर वरिपरि चाहिँ घरविहीन परिवारको बढ्दो सङ्ख्या चाहिँ आहिलेसम्म नोटिस गरेको छुइनँ अहि मलाई मलाई जान मलाई जहाँसम्म याद छ अहिलेसम्म चाहिँ